जब म माध्यमिक परीक्षामा प्रथम दर्जामा उतीर्ण भएँ त्यस बेला मलाई धेरै गर्व महसुस भएको थियो माध्यमिक परीक्षामा मैले प्रथम दर्जामा पास गर्दा मेरो विद्यालयबाट मलाई अभिवादन पनि दिएको थियो र त्यसका साथ साथै मैले छात्रवृत्ति पनि पाएको थिएँ र गाउँघरबाट पनि मैले धेरै सम्मान पाएकी थिएँ र त्यस उपलब्धि मेरो सबैभन्दा गर्वको उपलब्धि हो र विद्यालयबाट अभिवादन र साथै छात्रवृति पाउँदा र गाउँघरबाट पनि धेरै सम्मान पाउँदा मेरी आमा र बाबा पनि धेरै बाबाले पनि धेरै गर्व महसुस गर्नुभएको थियो